हजुर हाई मैले आज जिन्स किनेको थिएँ नयाँ अनि मलाई त्यसको कलर चाहिँ एकदमै मन पर्यो हजुर मलाई चाहिँ त्यसको कलर चाहिँ एकदमै मन पर्यो अनि मैले जस्तो त्यहाँ डिजाइन देखेको थिएँ त्यस्तै आएछ एक्ज्याक्ट होइन अनि त्यसको त्यसको लेन्थ ब्रेथहरू सबै सबै मन पर्यो राम्रो रहेछ क्वालिटी पनि मन पर्यो राम्रो रहेछ अनि यो भन्न चाहन्छु कि मैले जुन चाहिँ कलर सेलेक्ट गरेको थिएँ मलाई लाग्दैथ्यो कि अर्को आउँछ होला भनेर तर त्यस्तो भएन ए एकदम एक्ज्याक्ट आयो

अनि साइडमा चाहिँ यस्तो पोकेट हुने हुन्थ्यो हो यस्तो पनि मलाई एकदमै राम्रो लाग्यो नि झन् साइडको चेन त झन् एकदमै राम्रो लाग्यो कस्तो राम्रो रहेछ अन्त त्यो अलिकति ब्यागी ब्यागी लाइक झुन्डिने झुन्डिने टाइपको थियो अनि मलाई त्यस्तो मन पर्यो पुरै मन पर्यो कलर पनि पुरा मन पर्यो अनि त्यो अलिकति यस्तोमा यस्तो निजमा चाहिँ अलिकति च्यात्तिएको उयो थियो डिजाइन त्यो डिजाइन पनि पुरा मन पर्यो एकदमै मन पर्यो त्यो देखेर एकदम खुसी लाग्यो अन्त कलरहरू त कलर चाहिँ पुरा मन पर्यो मलाई त्यसको डिजाइन त्यसको स्टाइलहरू सबै मन पर्यो सबै त्यो डिजाइन त्यसको कलर अन्त त्यसको अलिकति साइड पोकेटमा अलिकति त्यो यसै एनेमीको उयो रहेछ एउटा पिक्चर एउटा डिजाइन त्यो त झन् यस्तो राम्रो रहेछ त्यो डिजाइन प्रिन्टेड गरेको जस्तो रहेछ एकदमै राम्रो एकदम खुसी लाग्यो मलाई त्यो जिन्स पाएर पुरै खुसी लाग्यो त्यो जिन्स पाएर

यसको तलको यसको साइडको क्वालिटी यसको उयो पनि राम्रो रहेछ मलाई एकदमै मन पर्यो त्यो त्यसको कलर चाहिँ पुरा मन पर्यो त्यसको कलर त्यसको त्यसको साइड डिजाइन अनि त्यो साइडको चेनहरू सबै मन पर्यो तर एक्ज्याक्ट जस्तै मगाएको थिएँ जस्तै फोनमा देखेको थिएँ त्यस्तै नै आएछ सेम त्यसमा चाहिँ मलाई एकदमै खुसी लाग्यो अन्त जस्तो मैले तर सोचेको थिएँ त्यस्तै आएछ त्यसको लागि धेरै धेरै धन्यवाद अनि मैले अनलाइन तर मन पर्यो अनलाइन मगाएको थिएँ एकदमै मन पर्यो तर मलाई त्यो जिन्स मलाई सबसे बेसी चाहिँ मलाई कलर मन पर्यो त्यसको एकदम नेभी नेभी ब्लू टाइप लाइक पुरा ब्लू टाइप पनि थिएन तर नेभी ब्लू टाइपको थियो एकदमै राम्रो थियो यसको कलर र डिजाइन चाहिँ मलाई पुरा मन पर्यो त्यो चाहिँ पुरा मनपर्यो मलाई कलर र डिजाइन चाहिँ म त्यसको लागि त्यति